हेलो यो तपाईँले हाम्रो अस्ति सोरूममा भिजिट भएको थियो रहेछ नि गाडीको लागि तपाईँलाई कस्तो खालके गाडी चाहिएको तपाईँको कन्ट्याक्ट नम्बर छोडिरहेको थियो रहेछ कि अन्त मैले तपाईँलाई फोन गरेको नि

तपाईँलाई कुन चाहिँ कम्पनीको चाहिँ हेर्नुभएको तपाईँले मारुति सुजुकीको टाटाको होन्डाइको टाटामा हेर्नुभएको है तपाईँको कतिजना भन्नुभयो परिवार कतिजना हुनुहुन्छ अरे तपाईँलाई कतिजना यसमा अँट्ने चाहिएको अरे पाँचजना त्यसो भने टाटामा हेर्नुभएको भनेपछि टाटा कम्पनीकोमा अच्छा अच्छा अच्छा अच्छा तपाईँको टाटामा त गाडी त छन त छ होन्डामा पनि छ मारुति सुजुकीमा पनि छ टाटाको चाहिँ अहिले चल्ती छ हो अनि त्यसमा तपाईँको टियागो आउँछ सानो सानो एयरब्याग कारहरू तपाईँले लिनुहुन्छ अलिक तपाईँले ठुलो सिडानहरू लिँदा पनि हुन्छ होन्डाको सिटीहरू पनि छ है तपाईँले अलिकति बेसी त्यसमा थप्नुभयो भने अलिकति तपाईँले लक्जरी नै पाउनुहुन्छ एयरब्यागहरू भएको एबिएस इडिबीहरू भएको पाउनुहुन्छ तपाईँको बजट चाहिँ टेनसम्मै हो

तपाईँले मारुति सुजुकीको पनि लिन सक्नुहुन्छ अहिले एकदमै चलिरहेको मारुति सुजुकीको बलेनो चल्दैछ हो त्यसमा तपाईँको त्यो तपाईँको यो हेडब्याग भन्दा पनि सिडान जस्तै हुन्छ त्यो हेडब्यागको सिडान को कम्बिनेसन भनौँ न है त्यसमा तपाईँको डुएल एयरब्याग पाउँछ साइड त्यहाँबाट नि तपाईँको एयरब्याग हुन्छ है पछाडि पनि सेफ्टी छ अन्त चाइल्ड लक सिस्टमहरू छ त्यसमा धेरैवटा सिस्टम छ होइन तपाईँको भित्रको एसीहरू पनि क्लाइमेट कन्ट्रोल छ अटोमेटिक हुने है अन्त त्यसको अगाडिको वाइपरहरू पनि तपाईँको अटोमेटिक पानी पर्दाखेरि अटोमेटिक चल्नेहरू छ हो टाटामा पनि तपाईँको टियागो छ तपाईँको माइलेज हेर्नुहुन्छ भने चाहिँ अब तपाईँले मारुति सुजुकीपट्टि जानुहोस् अब माइलेजपट्टि हेर्नुहुन्छ नोबल क्वालिटीपट्टि जानुहुन्छ भने चाहिँ अब टाटाको टियागो छ त्यो रेन्जमा तपाईँको टियागोमा तपाईँको अब आउँछ तर टियागोमा चाहिँ अब अलिकति तपाईँको माइलेज चाहिँ कम्ती छ तर गाडीको जुन चाहिँ स्ट्रक्चरहरू छ त्यो गाडी एकदमै राम्रो छ बिल क्वालिटीहरू पनि राम्रो छ तपाईँ तपाईँ एकताल हाम्रो अफिस भिजिट गर्नुहोस् हो त्यतिखेर तपाईँलाई म तपाईँलाई दिन्छु तपाईँ हेर्नुहोस् न तपाईँलाई अब कस्तो खाले मनपर्छ है होन्डाकोमा पनि राम्रो छ सुजुकीमा पनि राम्रो छ टाटामा यत्ति हो तपाईँको अब मारुति सुजुकीको लिनुभएछ भने चाहिँ तपाईँलाई अलिकति चाहिँ टाटाको भन्दाखेरि चाहिँ कम्ती रेन्जमा पर्छ हो अनि हजुर टाटामा चाहिँ तपाईँको थ्री सिलिन्डर पाउनुहुन्छ अनि यता सुजु सुजुकीमा जानुभयो भने चाहिँ मारुतिमा जानुभयो भने चाहिँ तपाईँको त्यसमा चाहिँ दुईवटा अप्सन आउँछ पेट्रोल पेट्रोल त पेट्रोलै हो डिजल छैन त्यसमा हो टियागो पनि पेट्रोलमै आउँछ तपाईँको बलेनो पनि पेट्रोलमै आउँछ त्यसमा चाहिँ तपाईँको दुईवटा भेरिएन्ट छ एउटा फोर सिलिन्डर छ एउटा थ्री सिलिन्डर छ हो त्यसमा तपाईँको टप मोडल छ एउटा बेस मोडल छ त्यहाँदेखि त्यसको मुनि एउटा बेस मोडल छ एलएक्सआई भिएक्सआई एसटिडी छ हो त्यसमा चाहिँ तपाईँको टप मोडलमा चाहिँ तपाईँले सबै कुरा पाउनुहुन्छ

एकताल आउनुहोस् तपाईँहरू टेस्ट ड्राइभ लिनुहोस् हो तपाईँलाई कुन चाहिँ मनपर्छ फिचर्सहरू अब फिचर्स त अब टाटामा पनि छ होन्डामा पनि छ हो सुजुकीमा पनि छ अब तपाईँलाई कुन चाहिँ मनपर्छ है तब अब माइलेज हेर्नुहुन्छ कि अब अलिकति अब विल क्वालिटी हेर्नुहुन्छ कि होइन त्यस्तो छ मारुतिको तपाईँलाई थाहै छ विल क्वालिटी कस्तो हुन्छ होइन अब टाटाको चाहिँ अब अहिले नम्बर वान छ चल्दैछ अब इन्डियन मेड इन इन्डिया त्यस्तो छ तपाईँ आउनुहोस् यहाँ हाम्रोमा हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हवस्